हेलो हेलो ए यो बिके स्टोर हो बिके स्टोरको अङ्कित बोल्नु भएको ए हजुर मलाई ट्वेन्टी थाउजनसम्मको फाइभ जी फोन चाहिएको थियो कि हजुर कुन चाहिँ कुन चाहिँ एभाइलेबल छ होला है अहँ हजुर मलाई क्याबिन विथ क्यामेरा चाहिएको हजुर कुन चाहिँ कुन चाहिँ एभाइलेबल छ होला है मेरो त्यस्तै ट्वेन्टी ट्वेन्टीको लाइनमा छ ट्वेन्टी थाउजनको लाइनमा हजुर हजुर हजुर हजुर हजुर यसको फिचर्सहरू चाहिँ कस्तो कस्तो छ हजुर हजुर हजुर

हजुर हजुर आइक्यूको चाहिँ हजुर हजुर यो कति प्राइस रेञ्जमा छ होला है ए हजुर के टेक्नोकै दाम भन्नु भयो तपाईँले दुइटै नि आइक्युको चाहिँ कति छ होला है ए हजुर मलाई अफरहरू केही मिल्छ हजुर हजुर हजुर कहिले स्टक कति बेलासम्म एभाइलेबल हुन्छ होला है हजुर ए हजुर म कहिले आउँदा ठिक हुन्छ होला है यो फोन हेर्नुलाई हजुर हजुर ए हुन्छ म भोलि आएर हेर्छुु नि ल दोकानमै हुन्छ धन्यवाद